हेलो नमस्ते भाउजू ठिकै हुनु हुन्छ म ठिकै छु तपाईँ त खोइ के अरे यता उयो बिहिबारे हाट पनि घुम्नु आउनु भएको छैन त हौ हजुर मेरो त थुप्रो राखेको छु मैले त अचारहरू हो खाने कुरा पनि छ फम्बी मम थुक्पाहरू अरू सबै सेलरोटी अन्त अर्को उयसको के अरे कोदोको त्यो हुन्छ नि रोटीहरू त्यो बनाएर त्यहाँदेखिको फाफरको फुरौलोहरू बनाएर थुप्रो राखेको छु हौ तपाईँ त आउनु त भएको छैन अन्त कति पल्ट तिन चार पल्ट भइसक्यो त लागेको हजुर हजुर पुरा बिक्री हुँदैछ मेरो अचारहरू त्यो ड्राई अचारहरू लगाएको कि ल्याइदिन्छु नि तपाईँलाई म आउँदाखेरि हो म त अब अहिले नै त आउन भ्याउँदिनँ यो हाटले गर्दाखेरि हो बादमा आउँदा त्यो बादमा आउँदा बिग्रँदैन अचार त कि म तपाईँलाई ल्याइदिन्छु नि त्यति बेला सम्झिरहेको छु मैले तपाईँलाई आउनु त भएन र पनि अब भाउजूको लागि भनेर लगिदिनु पर्यो एक दिन भनेर तपाईँको त्यस्तै छ ड्युटी है तर एक पल्ट चाहिँ आउनु होस् है एक पल्ट अब भ्याउनु हुन्छ होला नि कोही कोही बेला त कि कस्तो राम्रो लाग्छ हजुर एक पल्ट आउने बेलामा फोन गर्नु होस् ल मेरो उयो चिन्दैन होला तपाईँले मेरो स्टल राखेको कि फोन गर्नु होस् न मलाई पनि त धेरै भयो न भ्याएर आउनु न पाएको मलाई त्यो के अरे खुर्सानी चाहिँ अब पुरा फल्छ अब उता हो राखिदिनु होस् ल डल्ले खुर्सानी हजुर हजुर भइहाल्छ म गरी हाल्छु नि त्यो मलाई अचार उयो म ल्याइदिइ हाल्छु हो तपाईँलाई अन्त हुन्छ खुर्सानीको हो म आफै हाल्छु हजुर हुन्छ तामा डल्ले खुर्सानी राखिदिनु होस् ल म आएँ त्यही त अस्ति म सोच्दैछु घर आएर चाहिँ त्यो पनि लगेर बनाऊँ भन्छु कि त्यही त हाटले गर्दा कस्तो राम्रो चल्छ अहिले बिजी भइरहेको छु त्यसले गर्दा कि अन्त खाना लोकल खानाहरू हुन्छ नि यताकै सबै नेपाली नै हो लोकल खानाहरू पुरा अब आइटम आइटमको तपाईँलाई यसो भ्याएको बेला नानीलाई ल्याउनु होस् न ल हजुर हजुर हुन्छ भेट्दै गरौँ न ए अब आए पछि त्यति बेला हो हुन्छ भाउजू राखेँ ल अब यस्तै त हो टाइम अब हाम्रो हो हुन्छ भाउजू बाइ